अहिलेघरि नौरथा दसैँको माहौल छ दसैँ तिहारको माहौल छ र अहिले नौ दिनको माता दुर्गाको आराधना गर्ने समय हो र यसमा हामी नौ दिन बिहान चार बजी उठेर हामी श्री सत्य सेवा साइ सङ्गठनमार्फत नगर सङ्कीर्तन गर्ने गर्छौँ नगर सङ्कीर्तनबाट आएर त्यसपछि हामी सेवा गर्ने गर्छौँ बेलुकीको भजन हुने गर्छ दिनभोरि नै हाम्रो यो समय आध्यात्ममय भएर जान्छ र माताको आराधना गर्दाखेरि हामीलाई उहाँले हाम् आशीर्वाद दिनु हुन्छ शक्ति दिनु हुन्छ हामीलाई दुःख कष्टदेखि रक्षा गर्नु हुन्छ मलाई हामीलाई यस समयमा यो जुन दार्जिलिङको वेदर छ एकदमै राम्रो हुन्छ एकदमै राम्रो न चिसो न तातो एकदमै राम्रो प्लेजेन्ट वेदर भएकोले गर्दाखेरि एकदमै मनै हर्षित हुने घामहरू लागेको हुन्छ फुलहरू फुलेको हुन्छ सयपत्रीहरू एकदमै हृदयस्पर्शी हुन्छ चराहरले गीत गाइरहेको हुन्छ फुलहरू फुलिरहेको हुन्छ आनन्दमय क्षण हुन्छ यतिबेला र हाम्रो दैनिक दिनचर्या नै यसरी बित्ने गर्छ र एकदमै आनन्दविभोर भएर हामी जिउछौँ भगवान्को आरधना गर्दाखेरि मनमा एकदमै शान्ति हुन्छ हामीले आफू आफू आफू आफूभित्र पनि शान्ति ल्याएर बाहिर समाज अनि संसारलाई पनि हामी शान्ति प्रदान गर्न सक्नेछौँ समस्त लोक सुखी न भवन्तु यो जुन मूल मन्त्र छ यसलाई आत्मसात गरेर हामी आफ्नो दिरचन यो आध्यात्मिक कार्यक्रमहरूमा हामी व्यस्त छौँ हिजोआज